त्यस्तो उमेर भएको त छैन तर टिनएज है बाह्र तेह्र चौधहरूतिर चाहिँ सिकेको नानीहरूले चाहिँ एकदमै छिटो सिक्न सक्छ मलाई चाहिँ त्यस्तो लाग्छ अनि त्यस्तो त्यो एक्टिङहरू चाहिँ त्यसरी छिटो सिक्न सक्छ टिनएजकोले